रोशन सपबाट बोल्नु भएको ए दाजु तपाईँकोबाट त मैले सामान लोगेको थिएँ खै फ्यानहरू लगेको थिएँ खै केही चल्दैन रहेछ त यो तपाईँले त राम्रो हुन्छ भनेर भन्नु हुँदैथ्यो राम्रो रैन रैछ त सामान त अनि हजुर हजुर यहाँ फिटिङ गर्ने बेलामा त खोइ समानै चलेको छैन त अनि रामरी तपाईँले त त्यत्रो राम्रो सामान हुन्छ खै के के भनेर भन्नु हुँदैथ्यो हजुर एकपल्ट तपाईँको फिटरहरू पठाएर एकपल्ट चेक गराउनु लाइदिनू कि त यो रिप्लेस गरिदिनू हजुर हजुर यहाँनिर आएर चाहिँ फ्यान चलेन नि त तपाईँको अब खै के भयो मैले ल्याउनु त रामरी ल्याएको थिएँ हजुर हजुर हुन्छ हुन्छ धन्यवाद हुन्छ हुन्छ